मलाई भौतिक अनि भौतिक पुस्तक अनि इलेक्ट्रोनिक संस्करणहरू पढ्न दुइवटा नै रुचाउँछ र मलाई के भन्छ मैले भौतिक पुस्तकहरू धेरै पढेको छु र अहिले पनि म भौतिक पुस्तकहरू पढ्ने गर्छु र इलेक्ट्रोनिक संस्करणमा चाहिँ इलेक्ट्रो इलेक्ट्रोनिक संस्करणमा पनि म पढ्ने गर्छु होइन जब जस्तो कि कम्प्युटर फोनमा मलाई पढ्नु राम्रो लाग्छ अब कति बेला होइन के भन्छ बुकहरू पढ्दा पढ्दा अल्छी लाग्छ अनि कोही बेला चाहिँ म कम्प्युटरमा यसो भिडियो यु ट्युब भिडियोजहरू प्रिफर गर्छु यु ट्युब भिडियोस एन्ड

यो के भन्छ त्यही कम्प्युटर जो हाम्रो महान् साइन्टिस्ट महान् वैज्ञानिक चार्ल्स बेबेजले यो कम्प्युटरको आविष्कार गर्नु गर्नु भएको हो म उसको धेरै आभारी छु र लकडाउनको बेलामा चाहिँ होइन अनलाइन स्टडी हुने गर्थ्यो र त्यति बेला चाहिँ होइन यो कम् म के भन्छ र मैले क्लासेसहरू होइन अनलाइन क्लासेसहरू प्रिफर गरेको अनि हामीलाई स्कुलमा पनि अनलाइन क्लासहरू गराउँथ्यो त्यति बेला होइन यो कम्प्युटर अनि यो फोनहरूले चाहिँ हाम्रो त्यति बेला ठुलो हेल्प गरेको छ होइन पढाइमा अन्त अनि जब पनि मलाई अब कति डाउट्सहरू हुन्छ त्यति बेला पनि म पढाइसँग रिलेटेड कतिवटा डाउटहरू हुन्छ त्यति बेला पनि म यो के भन्छ हरे गुगललाई प्रिफर गर्छु होइन फोनमा रिसर्चहरू गर्छु अनि युट्युबमा पनि म हेर्ने गर्छु अन्त अनि फ्री टाइमको बेला म अडियो बुकहरू पनि सुन्ने गर्छु होइन म अलिक कतिवटा नोभेल्सहरू सुनेको छु र कम्प्युटर अनि म कम्प्युटरमा होइन मेरोमा चाहिँ ल्यापटप छ र कोही बेला चाहिँ म टाइपिङहरू पनि सिक्ने गर्छु ल्यापटपमा जो चाहिँ हाम्रो लागि होइन अहिले प्रेजेन्ट टाइममा चाहिँ धेरै हेल्पफुल हो एकदम एकदम हेल्पफुल हो यो अन्त कम्प्युटर अनि हामीलाई स्कुलमा कम्प्युटर पनि सिकाउने गर्थ्यो जसले गर्दा चाहिँ होइन यो लकडाउनको बेलामा अब कम्प्युटर सिकेको हुनाले गर्दा मैले ल्यापटप पनि चलाउनु सक् सक्थ्यो अन्त मैले जब म क्लास इलेभेन अनि टुवेल्भमा हुँदा चाहिँ लकडाउन भएको थियो त्यस त्यति बेला चाहिँ मैले ल्यापटपमा अनलाइन क्लासेसहरू गर्थ्यो अनि फोनमा पनि गर्थ्यो कोही बेला अनि त्यति बेला चाहिँ यो कम्प्युटर अनि फोनले चाहिँ होइन धेरै हेल्पफुल धेरै हेल्पफुल भएको थियो अनि अनि हामीलाई के भन्छ अरे म्यामहरूले पनि पिडिएफहरू होइन फोनमा पठाउनु हुन्थ्यो अनि फोनबाट नै हामी पढ्थ्यो अन्त अब मलाई कोही बेला के भन्छ पढ्नु अब होइन पढेर पढेर अब पढ्दाखेरि अल्छी लाग्यो भने होइन म यो भिडियोजहरू प्रिफर गर्छु भिडियोज प्रिफर गर्छु अन्त त्यो कतिवटा अब कोही बेला मलाई स्टोरीहरू बुझ्नु छ भने पनि म यो फोनमा प्रिफर गर्छु अन्त त्यो कतिवटा स्टोरीहरू बुझेन भने मैले फोनमा अब त्यो यु ट्युब भिडियो हेरेर कहानीहरू हेरेर चाहिँ मैले चाहिँ बुझ्ने गर्छु त्यो स्टोरीहरू अनि अहिले म अब कलेजमा पढ्दैछु अन्त मैले कतिवटा कलेजमा त झन् धेरै जस्तो पढाइ हुँदैन अन्त अब इङ्ग्लिसको अब कतिवटा पोइमहरू हुन्छ होइन जो टफ टफ हुन्छ अनि म त्यो बुझ्नको लागि चाहिँ म फोनलाई प्रिफर गर्छु अनि म धेरै जस्तो यु ट्युब भिडियोजहरू हेरेर नै इक्जाममा जान्छु यु ट्युब भिडियोमा अब होइन कहानी पोयम पोयमको चाहिँ स्टोरी हुन्छ सम्मरी एनालाइसिस हो त्योहरू पढेर जान्छु अनि त्यसले चाहिँ मलाई त्यो चाहिँ मेरो लागि एकदम हेल्पफुल भएको छ

यही भनेर भनेर मेरो एन्सरलाई अन्त गर्न चाहन्छु